सत्र अगस्त दुई हजार तेह्र अनि सत्र अठार सेप्टेम्बर दुई हजार पन्ध्र अनि देखि लिएर फेरि यतापट्टि उन्नाइस डिसम्बर बाइस दुई हजार बाइस फेरि भएन यता तेइस नोभेम्बर दुई हजार सत्ताइस भइसक्यो अनि त्यहाँखेर अब दुई हजारदेखि अगाडि त अब भन्नुपर्ने नि र यहाँ त आउनु पऱ्यो नि त हौ अन्त त्यसरी त भ